अहिले चाहिँ इन्डियामा चाहिँ पुरा डेभ्लोपहरू हुँदै जाँदैछ होइन किनभने सरकारले कतिवटा स्किमहरू निकाल्यो अनि एग्रिकल्चरमा फार्मर्सहरूलाई के के अब स्किमहरू निकाल्यो जस्तै अब ई श्रम कार्ड भन्ने जसले चाहिँ अब फ्यामिली एग्रिकल्चरको ब्याकग्राउन्डको फ्यामिलीहरूलाई पर मन्थ टु थाउजन्ड रुपिस दिन्छ अन्त स्टुडेन्टहरूलाई राम्रो फेसिलिटी दिन्छ जस जस्तो चाहिँ अब के भन्छ क्लास टेन सकेर उनीहरूलाई फोन किन्ने पैसा दिन्छ वेस्ट बेङ्गलमा दिन्छ होइन अनि अरूतिर पनि अरू विभिन्न जग्गाहरूतिर पनि दिन्छ अनि माइनोरिटिसहरूको पैसाहरू पाउँछ स्कोलरसिप जस्तो स्वामी भयो त्यहाँदेखि ओएसएस भयो हो अन्त त्यस्तोले अन्त फेरि इकोनोमीमा चाहिँ यता हेरौँ भने नर्थइस्टपट्टि चाहिँ पुरा अब गभर्मेन्टले डेभ्लपहरू गर्दैछ होइन स्टुडेन्टहरूलाई सबलाई अब राम्रो फेसिलिटीहरू दिएर अन्त स्कुल द त्यहाँदेखि डिजिटल अब अहिले चाहिँ इन्डिया चाहिँ डिजिटल इन्डिया भइरहेको छ होइन अन्त मान्छेहरूले चाहिँ बेसी गुगल पेमा डिपेन्ड गरेर चाहिँ क्यासलेस भइरहेको छ कहीँ जानुपऱ्यो भने पनि अब बेसी गुगल पे चलाएर वालेटमा पैसै हुँदैन त्यस्तो पनि भइरहेको छ